हजुर म डिस्ट्रिक्ट दार्जिलिङबाट हो ए हजुर मैले फ्लिपकार्टबाट सामान मगाएको थिएँ कि हजुर फोन हजुर अन्त त्यो चाहिँ फुटेको रहेछ हो अन्त त्यो चाहिँ तपाईँको रिर्टन गर्नु थियो

ए हुन्छ सबै डिटेल्स मेरोमा छ नि ए हुन्छ हुन्छ त्यहाँ गएर ए हुन्छ ए डेलिभरी बोय आइपुग्छ है ए हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु